हामीलाई पानी अति जरुरी छ पानी छैन भने चाहिँ हुँदै हुँदैन पानी भाँडा मोल्नुको लागि खाना पकाउनुको लागि लुगा धुनुको लागि पानी फुलमा हाल्नुको लागि सागबारी गर्नुको लागि पानी चाहिन्छ खेतमा धान धान रोप्नुको लागि पानी चाहिन्छ अनि त पानी दुनियामा पानी छैन भने हुँदै हुँदैन अनि त धेरै कुराहरूको लागि पानी चाहिन्छ पानी खानुको लागि पानी सबै कुरोमा पानी नै चाहिन्छ खेतीबाडी गर्नुको लागि मकै सकै रोप्नुको लागि पनि पानी चाहिन्छ तै पनि ऊ यो एउटा फुलमा हाल्नु बागैँचामा हाल्नु पार्कमा हाल्नु जे पनि पानी नै चाहिन्छ